ध्यान गर्नुमा अहिले म भन्नु सक्दिनँ बसेपछि चाहिँ यस्तो आनन्द आउँछ यस्तो आनन्द आउँछ कि परमात्मासम्म जस्तो कनेक्ट भएको के हो एउटा खुसी आनन्दले गर्दा समय कस्तरी पार हुन्छ तिमीलाई पत्तै चल्दैन ध्यान गर्नलाई एक एक घन्टा दुई घन्टा पहिला त म त के भन्थ्यो नि पहिला सा य सारा रात पनि गरेथेँ मतलब शनिबार शनिबार पहिला त मतलब यस्तो समय पत्तै चल्दैन तिम्रो न हात पाउ शून्य हुन्छ आफूलाई हल्का माथि उडेको जस्तै एकटो आनन्द एउटा हल्कापन के हो त्यो सब हुन्छ एकदम शून्यता भनेको पत्तै चल्दैन त मिनिमम पनि म त एक मिनिमम गरेँ भने चाहि एक घन्टा त गर्छु नै त्यसलाई मिनिमम त्यति हो त्यही भएर यसमा अर्को सवाल ध्यान गर्दा के के चुनौती के के चुनौती मतलब बहुतै चुनौती पनि गर्नु सक्दारैछ के कि सामना कसैको सामना गर्न सामना गर्नेको शक्ति भन्छ नि मानिसलाई त्यो सब नै अटोमेटिक आउँछ कि त्यो चुनौती जस्तो अटोमेटिक तिमीले के आउँछ बाहिर कस्तो कस्तो तरहको परिस्थिति आउँछ त्यो परिस्थितिमा तिमीले कस्तरी सुल्झन सक्छौ कस्तरी तिमीहरूलाई उत्यो गर्न सक्छौ त्यस त्यसमा तिमीहरूलाई बाहिरसँग कोही छ आप्ने आप आउँछ त्यो चुनौती सामना गर्नेको शक्ति आउँछ एउटा सहनको शक्ति आउँदोरहेछ सहनेको शक्ति एउटा चाहिँ सहयोगको शक्ति आउँछ अहिले हामीहरूको भन्छ नि देव देवीहरूसँग कस्तो गुण हुन्छ आठवटा उत्यो अष्ट शक्ति भन्छ त्यो अष्ट शक्तिको अरू मतलब सहयोगको शक्ति प्लस फेरि समेट्नेकी शक्ति यो सब शक्तिहरू मतलब आफ्नै उपर मतलब तिमी अहिले परिस्थितिमा के हुँदैछ तिमीलाई त्यो सब यो सबै नाटक जस्तो लाग्छ कि हामीहरू माथि बसेर हल्का यो त हामी नाटक त हो दुई दिनको नाटक गर्नु त आएको यो दुनियै जिन्दगी नाटकै हो भनेर हामीले छर्लङ्गै चाल पाउँछौँ दुई दिनको जिन्दगी त हो आफ्नो कर्मअनुसार हामीले प पहिला के के कर्म गरेछौँ कस्तो कस्तो त्यो कर्म गरेछौँ अहिले हामीहरूको त्यसै कर्म कर्मको अहिले हामीहरूले नाटक गर्दैछौँ यो दुई दिनको नाटकै त हो यो सब हल्कापन हुन्छ कुनै परस्थितिले त्यस्तोमा तिमीहरूलाई पत्तै चल्दैन अन्त यो सब अनुभव तिमीहरूलाई मतलब खुदै गर्दा चाहिँ तिमीहरूले सकेसम्म चाहिँ खुदै गर्नु कोसिस गर्नु यो यसमा चाहिँ तिमी यो चाहिँ म त विशेष भन्छु यो ब्रह्माकुमारी से सेन्टर छ नि ब्रह्माकुमारीको यो सात दिनको कोर्स गरेपछि चाहिँ तिमीहरूलाई आफ्नै आप थाहा थाहा हुन्छ के परमात्मा भनेको के हो कस्तरी यो उत्यो हो यो चल्नुको तरिका परिस्थितिबाट कस्तरी उत्यो गर्ने तरिका बहुतै फाइदा हुन्छ यो कहीँ तिमीलाई सोध्नु पर्दैन यो आप्ने आपलाई अनुभव के गर्नुपर्छ यो सब चाल पाइन्छ